शिक्षा र रोजगारी र सामाजिक स्थितिको सन्दर्भमा दार्जिलिङ जिल्लामा महिलाहरूले सामना गर्नु परेको कुराहरूमा यति हामीले बुझ्दाखेरि चाहिँ हाम्रो दार्जिलिङ कालिम्पोङ यो हाम्रो जति पनि पहाडी भेगमा भइरहेका जति पनि कुराहरू छ यसमा महिला र पुरुषलाई चाहिँ त्यस्तो भेदभाव गरे जस्तो हामीलाई लाग्दैन किन भनेदेखि उहाँहरूलाई सँग सँगै लिएर हिँडी रहेको कुराहरू हामीले जानेका छौँ र कतिवटा कुराहरूमा महिलाहरूलाई पहिलो प्राथिमकता पनि दिइएको कुराहरू हामीले बुझ्नमा आएको छ र यसरी नै महिलाहरू एउटा खासै गाउँको शक्ति पनि हो किनभने महिलाहरूले धेरै कुराहरू राम्रो कामहरू गरिरहेका हुन्छन् गाउँघरमा र जति पनि पुरुषहरूले गर्न नसकेका कुराहरू महिला दिदी बहिनीहरूले गरिरहेका कुराहरू हामीले थाहा पाएका छौँ र दार्जिलिङ डिस्ट्रिक्टमा जति पनि पहाडी भेगहरूमा जुन यो महिला दिदी बहिनीहरूको लागि जति पनि नयाँ नयाँ जसरी सङ्घ संस्थाहरूले गरिरहेका कुराहरू छन् नयाँ नयाँ कुराहरू जसरी सिलाइ बुनाइदेखि लिएर घरेलु कामहरूदेखि लिएर हरएक कुराहरूमा महिला दिदी बहिनीहरूले अग्रसरहरू गराइरहेका कुराहरू हामीले थाहा पाएको कारणले गर्दाखेरि हाम्रो दार्जिलिङ डिस्ट्रिक्टमा हाम्रो गाउँघरमा चाहिँ महिला दिदी बहिनीहरूलाई राम्रोसँग चाहिँ उहाँहरूले साँच्चै नै एउटा मौकाको फाइदा उठाइरहेको छ जस्तो हामीलाई चाहिँ लागिरहेको छ